हामीहरू कलका पानी खाँदैनौँ किनभने हाम्रो गाउँमा कल खन्दाखेरि चाहिँ नि त्यो जुन चाहिँ कलको पानी खन्दाखेरि पानी निस्किन्छ नि त्यो आइरन भएर निस्किन्छ त्यही लागिको मैला पानी निस्किन्छ त्यही लागि हामी कलमा पानी खाँदैनौँ र हामी कसरी पानी खान्छौँ भने जुन चाहिँ माथि पाहाडदेखिको उम्रिएर आएको पानी हुन्छ नि त्यो पानी चाहिँ हामी जमाउ मतलब एउटा ट्यान्की बनाउँछौँ ट्यान्की बनाएर चाहिँ त्यहाँ भरी हुन्छ अब ट्यान्कीमा भरिँदै जान्छ पानी मजाले नै आउँछ माथिबाट बगेर पाहाडदेखिको शुद्ध पानी एकदम राम्रो पानी तर त्यो ट्यान्कीमा भरेको पानी चाहिँ हामी घर घरमा सप्लाई गरिदिन्छौँ पाइपहरू लगाएर सबैले त्यही एउटै ट्यान्की छ त्यहीँ ट्यान्कीको हामी पानी सबैले पानी खान्छौँ र एकदम सफा एकदम मिठो चिसो पानी छ नेचरले दिएको पानी एकदम प्रकृतिले दिएको पानी र हाम्रो जीवनमा त्यो पानीले त्यस्तो केही असर पारेको छैन अहिलेसम्म चाहिँ म जन्मेदेखिकै त्यो पानी खाइरहेको छु र यत्रो भइसकेँ मलाई त्यो पानीले छि त्यस्तो केही नराम्रो असर पारेको छैन र हामी कलमा चाहिँ होइन हामी त्यही ट्यान्कीबाट तानेर चाहिँ त्यही पाहाडको पानी पाइपमा खान्छौँ र त्यस्तो नराम्रो त्यस्तो हामीलाई बिमारहरू त्यस्तो केही भएको छैन र एकदम शु शुद्ध राम्रो पानी छ त्यो ज हामी त्यो ट्यान्कीलाई एकदम ढाकेर पनि राख्छौँ पानीहरू जम्मिएर मलेरियाहरू नहोस् भनेर मच्छरहरू नपरोस् भनेर एकदम टिनले मजाले एकदम ढाकेर राखेको छौँ र ट्यान्की पनि ठुलो छ र त्यहाँको पानी पनि एकदमै राम्रो माथि पाहाडदेखिको उम्रिएर आएको पानी एकदमै चिसो एकदमै मिठो र एकदम ताजा छ जस जसले चाहिँ हाम्रो जीवनमा त्यस्तो केही नराम्रो अनुभव गराउँदैन र एकदम सफा छ त्यो पानी